मैले चाहिँ अब पहिला चाहिँ अब यो नृत्यमा चाहिँ अब सुरु गर्नुभन्दा अगाडि चाहिँ मेरा दिदीहरूले नै मलाई सिकाउनुभएको हो र अब दिदीहरू नै पहिलोपल्ट नै मलाई अब हात पक्रेर खुट्टा चलाउनु हात चलाउनु हात यता यस्तो दिदीहरूले नै सिकाउनुभयो त्यसपछि चाहिँ फुपू मेरो बाबाको बहिनीले अन्त चाहिँ क्लासिकल गर्नुहुन्थ्यो उहाँले क्लासिकल डान्स क्लास यहाँ कालिम्पोङबाट सिकेर आउनुभएको थियो र उहाँले नै गाउँमा चाहिँ खोल्नुभएको थियो सानो र हामी पनि दिदीहरूसँग जान्थ्यौँ त्यस्तै म पाँच छ वर्षको हुँदादेखि नै म जान्थेँ त्यहाँ गर्थेँ र फुपूले सिकाउनुहुन्थ्यो त्यसपछि फुपूसँग मैले दुई वर्ष जस्तो त्यहाँ गरेँपछि डान्स क्लास गरेपछि चाहिँ बादमा मैले घरमै गर्न थालेँ घरमै दिदीसँग नाच्थेँ गाउँमै अब यस्तो प्रोग्रामहरू हुन्थ्यो त्यसमा म डान्स गर्थेँ बादमा पछि चाहिँ हामी डान्स गर्दै गर्दै गएपछि चाहिँ पछाडि मैले यहीँ गाउँमा अब ठुलो प्रोग्राम थियो त्यसमा डान्स गर्दा चाहिँ विन्टर क्याम्प भनौँ विन्टर क्याम्प ठुलो नै थियो त्यत्ति बेला मैले गर्दाखेरि चाहिँ एकजना मनसङको सर हुनुहुन्थ्यो उहाँ चाहिँ कालिम्पोङको एउटा डान्सको उसमा चाहिँ उहाँले धेरै नाम कमाइसक्नुभएको छ र उहाँले चाहिँ मलाई देख्नुभयो र चाहिँ एकपल्ट लु आऊ तिमी गर्नुपर्छ भनेर उहाँले एउटा मलाई एउटा मौका दिनुभयो डान्सको क्षेत्रमा चाहिँ अघि बढ्ने र म फर्स्ट मेरो टाढो भनेको म सिलगडी गएँ सिलगडी गएर मैले पर्फम गरेँ त्यहाँ हामी हुन त ग्रुप डान्स गरेको थियौँ तर पनि मैले त्यहाँ नाम कमाएको थियो त्यसपछि आएर मैले यहाँ कालिम्पोङमा कालिम्पोङभरिमा मैले प्रोग्रामहरू धेरै नै गरिसकेकी छु र त्यसपछि उहाँले नै मलाई नै कालिम्पोङ मेरो कला मेरो परिचय भन्नेमा उहाँले नै कम्पिटिसन गर्नु भनेर गराएर म त्यस कम्पिटिसनमा पनि म सेकेन्ड भएँ अब सेकेन्ड त भए तापनि मैले त्यहाँनिर धेरै कुरा जाने जाने कि अब किनकि अब म मात्रै होइन अब गाउँबाट किनकि म जस्तो हजारौँ हुन्छ र मैले चाहिँ यो डान्सको उसमा चाहिँ धेरै नै अब सिक्नुपर्छ अझै सिक्नुपर्छ अझै अगाडि बढ्नुपर्छ भन्ने सिकेँ त्यसपछि फेरि मैले पेदुङ पेदुङ ट्यालेन्ट हन्टमा गएर त्यहाँनिर म विनर भएँ विनर भएँ त्यसपछि मैले विनर भएर अझै अरू कम्पिटिसनमा गएँ र उहाँले नै मलाई उहाँ चाहिँ अब उहाँको नाम चाहिँ भनौँ भन्दा लेन्डुप शेर्पा र उहाँले नै मलाई सुटिङतिर पनि लानुभयो उहाँले नै धेरैवटा म्युजिक भिडियो पनि हामीले गरिसकेको छ गरिसकेको छ र डान्सको डान्स गर्दा चाहिँ मलाई धेरै खुसी लाग्छ किनकि मलाई भित्रबाट डान्सकोमा चाहिँ अब गर्दाखेरि चाहिँ मलाई खुसी लाग्छ भनौँ त्यहीभएर म डान्स गर्छु मलाई डान्स गर्ने धेरै मनपर्छ र म र मैले पनि गाउँमा एउटा क्लास खोलेको छु त्यहाँ पनि नानीहरूलाई म सिकाउँछु नानीहरू या अब बिहै गरेको आमाहरूलाई पनि म डान्स सिकाउँछु र उहाँहरूको डान्सहरू सँगसँगै पनि म उहाँहरूलाई पनि हेल्थको उइसमा पनि उहाँहरूको हेल्थ पनि हेर्छु र कति कुरा अहिले जुम्बा छ धेरै अहिले धेरै एडभान्स भइसकेको छ है त्यही भएर उहाँहरूलाई पनि म धेरै अब त्यो जुम्बादेखिको हेल्थको पनि डान्स पनि यता सबै गर्छु र सबै कुरामा मेन्टेन अब हुनुपर्छ त्यो चाहिँ अब मलाई धेरै अब खुसी लाग्छ कि मैले चाहिँ त्यो मौका पाएँ डान्सको क्षेत्रमा म पनि अघि बढ्न पाएँ मैले पनि नाम कमाएँ र म चाहिँ त्यो कुरामा चाहिँ धेरै खुसी छु